हाम्रो देशको स्वास्थ्य स्वास्थ्य अस्पतालहरूको हातमा त मलाई ठिक लागेको छैन कि कारण यो कोभिडको टाइममा कतिपय संस्था साधनहरू मिलेर काम गरेको थियो त्यसमा धेरै नै मान्य लोक बुढा पाकाहरूले ज्यान गुमाइसकेका छन् त्यस्तो अस्पतालहरू बनाउँदा तपाईँहरूले धेरै ठुलोहरूको बारेमा ध्यान दिनु पर्ने हुन्छ र अस्पतालमा उपलब्ध गर्नका लागि मेन तपाईँहरूको एम्बुलेन्सको साह्रो बहुत आवश्यक्ता छ यो एउटा एम्बुलेन्समा र फाल्टो गाडीमा बिमारीलाई हाल्न नदिएको कारण कोभिडको टाइममा थाहै छ कसैले एक दुस्रालाई छुनै पनि दिँदैन थियो त्यो एउटा हस्पिटलमा राम्रो उपचार तर त्यहाँनिर एकजानले अर्कोलाई छुन पाउन नपाउने यस्तो खालको बिमारले गर्दाखेरि अस्पतालमा कतिपय साधनहरू नहुनुको कारणले गर्दा हाम्रो देशको अस्पतालहरू बिरामीहरू अबो लाँदा लाँदै बाटामा नै ज्यान गुमाउनु सक्ने पनि धारणा भइसकेको छ धेरै नै अस्पतालहरूमा अरू रोगीहरू आफ्नो रोग उपचार गराउनको निम्ति बाहिर जान्छन् किनभने हाम्रो हाम्रो देशको यहाँनिर राम्रो छैन भन्दा पनि बाहिर हस्पिटलहरूमा गएर गर्छन् उहाँहरूले आफ्नो टाइम समय दिन सक्दैन घरहरू प्रब्लमले गर्दाखेरि मानिसहरूको यहाँनिर नै भनौँ राम्रो हुन सक्दैन ट्रिटमेन्ट राम्रो गराउन सक्दैन स्वास्थ्य शिविरहरू पनि बसिसकेका छन् स्वास्थ्य शिविर राख्नुको कारण मानिसहरूमा धेरै नै उत्साव हाम्रो यहाँ कोभिडको समयमा धेरै नै मानिसहरूले ज्यान गुमाइसकेका छन् त्यसै कारण यहाँ स्वास्थ्य संस्था छ स्वास्थ्य सेवा धेरै प्रकारका राख्नुपर्ने छन् कसैलाई के रोग कसैलाई के रोग यहाँ डाक्टरको असुविधा भएको कारणले गर्दा हामीहरू राम्रो जाँच गराउन सकिँदैन डाक्टर राम्रो आउनु पर्ने थियो हुँदैनन् सबै बाहिरतिरै जानु हुन्छ त्यसै कारणले गर्दाखेरि चाहिँ हाम्रो क्षेत्रमा यहाँ आउनु जरुरी भएको छ